हेलो रोमा बहिनी तपाईँ कहाँ हुनुहुन्छ अहिले ए के गर्नु जानुभएको

हजुर आउँछु नि म कहिले काहीँ घुम्दै तपाईँको दोकानमा पनि अन्त चियाहरू चाहिँ कसरी बिक्री गर्नुहुन्छ त तपाईँले चाहिँ

हजुर हजुर भन हजुर हुन्छ हुन्छ म निक्लिन्छु नि ल मेरो साथीहरू पनि म लिएर आउँछु म हजुर हजुर हजुर हजुर

हुन्छ हुन्छ म घुम्दै फिर्दै आउँछु नि ल तपाईँको दोकानमा मेरो साथीहरू पनि लिएर आउँछु म ल हुन्छ हुन्छ

हजुर हुन्छ हुन्छ हुन्छ म लिएर आउँछु नि हजुर हजुर हुन् हुन्छ हुन्छ म निक्लिन्छु हुन्छ हुन्छ